दार्जिलिङ जिल्लामा मुख्य आर्थिक स्रोत चाहिँ चिया बगान नै हो प्राय जस्तो मान्छेहरू चाहिँ अब चिया बगानमै डिपेनडेन्टहरू छ तर अहिले आहिलेघरी चाहिँ गाउँहरू तिर पनि प्राय टुरिज्महरूले चाहिँ टुरिज्महरू चाहिँ अलिक बढ्दैछ गाउँहरूतिर होमस्टेहरू चलाएर पनि कतिजनाले आफ्नो उयोहरू पालिरहेको छ सबै सम्हालिरहेको छ टुरिज्म चाहिँ अहिले चाहिँ टुरिज्महरू चाहिँ अलिक बढ्दैछ